जनावरहरू चराउनका लागि हरियो बगैँचा उपलब्ध छ भनेर भन्दाखेरि चाहिँ हाम्रोमा चाहिँ एकदमै अब हाम्रोतिर त अब जङ्गल वनजङ्गल बगैँचा भन्दाखेरि पनि अब वनजङ्गल छ हाम्रोतिर चाहिँ हाम्रो यहाँनिर खोलेर छोडिदियो भने चाहिँ जङ्गल ठुलो जङ्गल छ त्यहाँनिर उनीहरू चर्नु जान्छ खानु घाँसहरू चर्नु जान्छ है अनि हाम्रो तिर अब ठुलो अब ठुलोठुलो बगैँचाहरू चाहिँ हुँदैन हामी हाम्रोतिर जङ्गल चाहिँ हुन्छ अब गाउँबस्तीतिर अब प्रायः जस्तो जङ्गलै हुन्छ सबैको सबैको हुन्छ हाम्रो मात्रै होइन सबैको हु हुने गरेको छ मैले देखेको छु है खराब हावापानी प्रतिकूल मौसम प्लास्टिक पानीको अभाव आदि वातावरणीय परिवर्तनका कारण तपाईँले जनावरहरूमा कुनै नराम्रो प्रभाव परेको देख्नुभएको छ भनेर भन्नुभएको भन्नु पर्दाखेरि चाहिँ हाम्रोतिर खराब हावापानी त हुँदै हुँदैन प्रतिकूल मौसम प्लास्टिकहरू त्यस्तो हाम्रोतिर हुँदैन पानीको अभाव चाहिँ हुन्छ हाम्रोतिर किन भन्दाखेरि अब अरू बेला नर्मल यो बर्खाको टाइमतिर चाहिँ हाम्रोतिर एकदम प्रशस्त पानी हुन्छ ओखाइपोखाइ हुन्छ तर अब हिउँदमा चाहिँ एकदम धेरै असुविधा हुन्छ अब अब कारण अब यो त एकदम टन्टलापुर घाम लागेको कारणले गर्दाखेरि अब पानी हाम्रोतिर त रुखहरू मु रुखहरूको मुनितिरदेखि हामीले तानेको हुन्छ है हाम्रोतिर पिएचीहरू चाहिँ हुँदैन हाम्रो त्यही नर्मल त्यो उम्रेको पानीहरूतिर तै पाइपहरू लगिकन हाम्रो तान्छ त्यही भएको कारणले गर्दाखेरि पानीको चाहिँ एकदम अभाव हुन्छ हिउँदमा चाहिँ खोसामार हुन्छ हिउँदमा चाहिँ एकदम असुविधा असुविधा हुन्छ पानीहरू सुकेर त्यो बेसी ज्यादा घाम लागेर अब अहिले त झारपात पनि बेसी हुँदैन मान्छेले प्रायः जस्तो अब त्यो का रुखपातहरू काट काटेर अब त्यही भएको कारणले गर्दाखेरि चाहिँ पानीहरू सुक्छ त्यो उ बेसी ज्यादा गरम भएको कारणले गर्दाखेरि चाहिँ पानीको चाहिँ एकदम अभाव हुन्छ कुनै नराम्रो प्रभाव परेको छ भन्दाखेरि चाहिँ पाउ हाम्रोतिर परेको छ त्यही हो हिउँदमा पानी चाहिँ प्रब्लम भएको कारणले गर्दा फिटिफिटी पर्छ अरू त्यस्तो खासै प्रभाव पारेको परेको देखेको छैन मैले अहिलेसम्म देखेको छैन नर्मल अब लम्पी भन्ने अस्ति बिमार आएको थियो गाईबस्तु जनावरहरूलाई त्यो पनि अब अस्ति त्यो लागे वापत हामीले दबाईपानी गरिसक्यौँ अहिले त नर्मल एकदम राम्रै छ अब कोही बेला अब अब पशुप्राणी बिरामी ज्वरोसोरो नर्मल यस्तो हुनेहरू त भइनै रहन्छ अब त्यो पनि हामीले दबाईपानी गरिहाल्छौँ यदि अब दबाईपानी भएन भने चाहिँ हामी फोन गरेर अब डक्टर त्यो पशुपालन पशुहरूको डक्टर हामी बोलाइकन हामी जाँचहरू पनि गर्छौँ त्यस्तो अब प्र प्रभाव त्यस्तो उयो त हुँदैन हानिहरू त हुँदैन